हजुर म अनुष्काको मम्मी बोलेको अनि तपाईँ ए हजुर नमस्ते गुरुमा ला अनुष्का बिसन्चो भयो ला के भयो त्यसलाई ए हजुर ए हजुर हजुर ए हजुर बिहानै तर अलि अलि बिसन्चो त अँ अलि अलि ज्वरो आउला आउला हुँदै थियो मैले आज त स्कुल नजा त भनेको थिएँ तर आज फेरि हाम्रो स्कुलको लास्ट डे हो प्रोजेक्टहरू दिन्छ भन्नुथाल्यो नि त पढाइ पनि हुन्छ होमवर्क ए हजुर अब त्यस्तै मैले नजा त भनेको हो मैले बिहान नै हजुर ए हजुर म अलिकति टाइम लाग्छ किनकि अलिकति म टाढामा छु कि त्यही भएर पानीहरू चाहिँ अलिक उसलाई याद गरिदिँदै गर्नुहोस् न ल किनकि अब डाइरिया भोमिटिङले गर्दा हजुर ए प्याकेटको चिजहरू त्यही त खानु प्याकेटको चिज कति नखा न भन्दा पनि मान्दै मान्दैन त्यही भएर पनि हो अलिक डाइरिया भोमिटिङ त अब त अब म दिन्न नि हजुर हजुर हजुर हजुर ए होइन होइन आउनु त मै आउँछु कि अनि उसलाई के भन्छ लन्चहरू लन्चहरू याद गरिदिनु होस् ल राम्रो दिनुहोस् ल किनकि अब बिमार रहेछ हो म एकछिन आधा घन्टा एक घन्टा लाग्छ टाइम किनकि अलिक टाढामा छु म तर म छिटो आउने कोसिस गर्छु नि किनभने अब बिमार रहेछ हो ए हुन्छ मिड डे मिल राम्रो मिल पाउँछ नि हुन्छ